हजुर भन्नुहोस् न ए हजुर हजुर यो मेरोमा त थुप्रै मिठाईहरू छ कस्तो खाल्के मिठाईहरू चाहियो यो केको लागि चाहिएको तपाईँलाई ए हजुर हजुर ए हुन् ए हजुर त्यस्तो मिठाईहरू हजुर हजुर मेरोमा थुप्रै प्रकारको मिठाईहरू छ कि आएर तपाईँले हेर्न सक्नुहुन्छ नि तपाईँलाई थुप्रै भनेपछि त्यो चवनको लागि भनेपछि थुप्रै अलिक बेसी मात्रामै चाहिएको होला होइन दाम त अब हेरि हेरि छ यो तपाईँको गुलाबजामुनको बेग्लै छ होइन यो के भन्छ लड्डुको बेग्लै भयो त्यहाँबाट यो बर्फीको बेग्लै भयो हेरि हेरि छ सबैको बेग्लै बेग्लै दामहरू छ कति जस्तो चाहिएको कुन कुन चाहिएको तपाईँलाई चाहिँ ए हजुर त्यो भइहाल्छ नि लानुहोस् न मिलाएर कि आउनुहोस् न तपाईँको यहाँ दोकान हजुर होम डेलिभेरी चाहिएको तपाईँलाई ए खासमा हामी त हजुर हजुर होम डेलिभेरी त हामी साह्रै बेसी त गर्दैन कि हजुर होम डेलिभरी सारै बेसी त गर्दैन तर अब तपाईँलाई चाहिएको छ भने अलिकति हामी होम डेलिभेरीको चार्ज लिन्छौँ ल्याइदिन्छु तपाईँलाई घरसम्मै हुन्छ होला नि है ए चार्ज चाहिँ अब हजुर ए अँ होइन डेलिभेरी चार्ज त बेसी लाग्दैन तपाईँको जति भाडा हो त्यतिमात्र लाग्छ क कतिको डिस्टेन्समा छ अब तपाईँको घर त्यतिमात्र लिन्छौँ हामी अन्त मिठाई चाहिँ कति कति लानुहुन्छ भन्नुहोस् न मिठाई चाहिँ कति कति लानुहुन्छ भन्नुहोस् न हजुर हजुर हजुर हजुर पाँच केजी लड्डु पाँच केजी मिस्टी होइन पाँच केजी मिस्टी अन्त बर्फी पठाइदिन्छु पाँच केजी हो हजुर मिस्टी चल्ने हो बेसी त त्यो तपाईँहरूको उयोसमा त हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ यो कन्फर्म गर्